अब जस्तै अब हाम्रो गाउँतिर एउटा हाम्रो गाउँतिर एउटा फुटबल खेलाउँदा चाहिँ के हुन्छ भन्दा चाहिँ अब फुटबलमा अब पुरा रमाइलो हुन्छ केही प्रोग्राम हुन्छ कसैले नाचगान गरेको हुन्छ कसैले के गरेको हुन्छ त्यही भएर अब फुटबलतिर राम्रो हुन्छ अन्त के भन्दा चाहिँ अब फुटबलतिर चाहिँ के हुन्छ भन्दा अब बुढोपाकाले के अब नृत्यहरू लिएर आएको हुन्छ बुढोपाकाले बुढोपाकाले गर्ने हुन्छ अनि त्यो कुराहरू चाहिँ अब याद गर्नुपर्छ हो अन्त के भन्दा चाहिँ अब गाउँतिर कस्तो हुन्छ अब एउटा फुटबल खेलाउँदा सबै एउटा कमिटी हुन्छ कमिटी एउटा मजाले बनाएर अब के गर्नुपर्ने कसो गर्नुपर्ने गोलीहरू अब गोली हुन्छ तर अब एउटा कमिटी हुन्छ कमिटीमा बस्ने कति हुन्छ अब प्रोग्रामको त्यो गर्दै अब के हुन्छ अब गोली खेल्नेलाई अब के खानासाना जस्तै पानीसानी या फर्स्ट एड बक्स बक्सहरू आब गोली खेल्नेलाई त्यस्तोहरू त प्रोभाइड गरेर अनि एउटा गोली खेल्न जाँदा नृत्यहरू एउटा गीत गाएर अन्त नाचगानहरू सबै गरेर चाहिँ हामी चाहिँ यस्तै गर्छ एउटा फुटबलहरूको नृत्यहरूमा त्यही हुन्छ